बङ्गालमा चाहिँ खेलकुदमा सपोर्ट गर्ने एसोसिएसनहरू धेरै छ तर मलाई यति सबै अब जो होस् धेरै हुन्छ होइन अन्त त्यस्तो सबैको नाम चाहिँ अब मैले मलाई थाहा छैन त्यस्तो सबैको नाम त याद अब ह्युमन मान्छे भएपछि त्यो सबै त हामीले याद राख्नु पनि सक्दैनँ तर पनि मलाई अलिकति याद हुनेहरू चाहिँ हो बङ् बङ्गाल कराटे डो फेडेरेसनहरू वेस्ट बङ्गाल युथ एन्ड स्पोर्ट डिपार्टमेन्टहरू बङ्गाल ओलम्पिक एसोसियसन वेस्ट बङ्गाल एथ्लेटिक एसोसिएसनहरू यस्तो थुप्रो छ होइन क्रिकेटहरूमा पनि सबैमा छ यस्तो एसोसिएसनहरू सपोर्ट गर्ने अन्त यस्तो भएको पनि राम्रो हो किनकि यस्तो एसोसिएसनहरूले त अब अघि बढ्छ उनीहरू होइन अन्त यसो एसोसिएसनहरू छ भनेर सो यस्तो सुनेपछि जो मान्छेलाई खेलकुदमा इन्ट्रेस्ट हुन्छ उनीहरूसँग अघि बढ्ने अब धेरैहरूसँग हुँदैन उनीहरू यस्तो अफोर्ड गर्नु सक्दैन यस्तो खलकुदको लागि अब आफूलाई उनीहरूलाई चाहिएकोहरू अब कति खेलकुद थरिथरिको खेलकुद हुन्छ अब त्यो थरिथरिको खेलकुदहरूको लागि त्यस्तै खेलको अब उनीहरूलाई सेफ्टीहरू चाहिन्छ त्यस्तै खेलकुदको त्यो उ यो बलहरू भन्दाले क्रिकेटमा जस्तो ब्याट बल चाहिन्छ भलिबलमा ब बल चाहिन्छ क्रिकेटमा ब्याटहरू यस्तो होइन यस्तो धेरै प्रकारको अन्त कतिले त्यस्तोहरू किन्नु सक्दैन किनकि तिनीहरूको आफ्नै घरको स्थिति ठिक हुँदैन तरउनीहरूको भित्र त्यो ऊ यो खेल्ने इच्छा चाहिँ पुरा हुन्छ तर अब घरको कन्डिसन हेरेर पनि थाहा गर्नु सकिन्न त्यही भएर त्यही भएर यस्तो एसोसिएसनहरू अघि बढे बढ् उनीहरूले सुनेपछि यस्तो एसोसिएसनहरूले सपोर्ट गर्छ खेलकुद्नेहरूलाई यस्तो दिन्छ जसले खेल्नु मन छ इच्छा छ जसले आफ्नो इच्छाले खेल्नु सक्छ खेल्नु मन छ होइन अब पहिल्यैदेखिन् खेलि आइरहेकोहरू हुन्छ कतिजना सानैदेखिन्को ट्यालेन्टेड हुन्छ सानोदेखिन्को कोही फुटबलमा यस्तोमा सानेदेखिको उनीहरूको जस्तो कोही पढाइमा हुन्छ त्यस्तै खेलकुदमा पनि कतिको सानैदेखि होइन सानैदेखि उनीहरूको इच्छा चाहिँ हुन्छ खेलेर खेलेर पुरा अब उनीहरूलाई चाहिँ अब अगाडि बढायो भने चाहिँ उनीहरू अब ठुलो लेभलमा पुग्ने खालकोहरू हुन्छ होइन तर उनीहरूको स्थितिले सक्दैन कतिजनाको घर परिवारले त्यस्तो दिन त्यस्तो लाइफ दिनु सक्दैनन् त्यही भएर चाहिँ यस्तो एसोसिएसनहरूको नाम सुनेपछि चाहिँ उनीहरू अघि बढ्छ अब हामीलाई सपोर्ट गर्ने कोही छ भनेपछि उनीहरूकोमा अझै खेल्ने इच्छा आउँछ अन्त उनीहरू त्यस्तोको बाटो गएर त्यस्तो गएर एसोसिएसनमा गएर उनीहरूले भन्छ कि हामीलाई पनि खेल्ने इच्छाहरू छ यस्तोहरू छ अन्त अन्त त्यसो भनेपछि चाहिँ भनेपछि उनीहरूलाई अब के चाहिएको अब उनीहरूसँग के छैन त्यस्तो दिन्छ त्यस्तोले गर्दा उनाहरूले अब त्यस्तो पाएपछि उनीहरूले खेलेर होइन आफै अब खेलेपछि त आफ्नै त्यो एसोसिएसनको पनि नाम भयो कि हुन्छ कि अब त्यो मान्छे ठुलो कि यसलाई हामीले केट यो यसलाई खेल्नेलाई हामीले सपोर्ट गरेको थियो त्यही भएर यो यस्तो माथि गयो भन्ने नाम हुन्छ अब जसको त्यो गाउँको लागि खेल्यो त्यसको लागि पनि नाम ठुलै मान्छ बनेपछि त्यही भएर यस्तो एसोसिय यस्तो एसोसिएसनहरू बनाएको चाहिँ धेरै राम्रो होइन उनीहरूले चाहिँ उनाहरूले धेरै राम्रो गरेको हो अझै यस्तो एसोसिएसनहरू चाहिँ अघि बढ्नु पर्ने ताकि युथहरूले सपोर्ट पाओस् ऊ यो होस् त्यही भएर चाहिँ यस्तो चाहिँ हुनु पर्ने